मेरो क्षेत्रमा परिवर्तनका साधनहरूमा सुधार गर्नु पर्ने चिजहरू चाहिँ हो मेरो म जुन चाहिँ गाउँमा बस्छु त्यो गाउँमा चाहिँ अब यसो गाडीहरूको अलिकति असुविदै छ किनभने दिनमा त गोटे गाडीहरू पाउँछ एउटा टाइम छ त्यो त्यो पनि पाउने होइन तर बेलुकाको टाइममा जब एउटा घरमा कुनै अब बु बुढी बोज्यू बाजेहरू छ या आफूभन्दा आफू मै भएँ है मेरो ममी बाबाहरू कुनै एकजना एमर्जेन्सी टाइममा चाहियो गारी चाहियो र हस्पिटलहरू जानु परिहाल्यो भने त्यसको लागि चाहिँ गोटे गाडीहरू चाहिँ पाउँनु एकदमै असुविधा छ त्यसको लागि अब एक रातीको टाइममा हो भने चाहिँ एकदमै पैसा ज्यादा रिजर्भ गरेर गाडी रिजर्भ गर्नु पऱ्यो त्यसमा चाहिँ पुरा पैसा तिर्नु परेर जानु पर्छ है किनभने हाम्रो त्यस्तो सुविदा छैन हाम्रो गाउँतिर जहाँ चाहिँ एमर्जेन्सी ऊ योहरू छ चल्दैन है अनि यस्तो हार्मो दार्जिलिङ जिल्लामा चाहिँ टोय ट्रेनहरू त चल्छ जहाँ चाहिँ यो टोय ट्रेन पनि प्रायः जस्तो टुरिस्टले नै युज गर्छ टुरिस्टले युज गर्छ अनि हाम्रो समयको अस पावन्दी भएको कारणले गर्दाखेरि चाहिँ अब किनभने टोय ट्रेनमा त त्यहाँ उयस मेन घुमबाट तल सिलगढी उयसम्म पुग्नु लागि त पुरा टइम हुनु पर्छ त्यो टाइम चाहिँ हाम्रो मान्छे हामी यो लोकलहरूलाई हुँदैन किनभने समयेको ऊ यो हुन्छ किनभने लोकल गाडीहरू नपाएको कारणले गर्दाखेरि चाहिँ अब हामी ज्यादा जस्तै अरू नै उयसबट ट्राभल गर्नु गर्छु है अनि बसहरू पनि अहिले हालैमा गभर्मेन्टले दिएको छ तर त्यो पनि हाम्रो गाउँतिर त पुग्दैन त्यो मेन मेन अलिअलि टाउन टाउन जग्गामा चाहिँ जहाँ पुग्छ तर हाम्रो गाउँतिर चाहिँ फेरि अर्कै गाडी अर्को चेन्ज गरेर फेरेर जानु पर्छ हो त्यसले गर्दा चाहिँ हाम्रो अलिअलि भएपनि पुरा अ अ चुरुप चुरुप गर्दै पैसा चाहिँ पुरा खर्च हुन्छ त्यही हो हामी गाउँ बस्तीको मान्छेहरूलाई नै पुरा पैसाहरू तिर्नु पर्ने पर् पर्ने गर्छ यहाँतिर चाहिँ